मैले मेरो जीवनयापनको लागि म बजारमा लुगा दोकानमा काम गर्दैछु मैले यो काम चाहिँ आफ्टर मा एचएस सकिएर गर्नुथालेको अन्त म कलेज पनि गर्दैछु तर कलेज चाहिँ मैले डिस्टेन्सबाट गर्दैछु त्यही भएर मेरो क्लासहरू कोही कोही बेला अब जस्तै असाइन्मेन्टहरू भयो अन्त मेरो एक्जामहरूमा मात्रै म जानुपर्छ अनि त्यो भएर चाहिँ घरमा फ्री टाइममा चाहिँ मैले यो काम गरेको मेरो आफ्नै पकेट मनी अब आफ्नो खर्च निकाल्नुको लागि अब घरमा त हेल्प हुन्छ भनेर चाहिँ मैले आफ्नो खर्चको लागि चाहिँ यो काम गर्दैछु अब आफ्टर थ्री इयर्स मेरो कलेज कम्प्लिट भएपछि चाहिँ अब सायद म त्यत्तिखेर चाहिँ अरू नै केही गर्छु होला तर अहिले चाहिँ अब जबसम्म म कलेज गर्दैछु अब त्यसको लागि चाहिँ म यो सानो पार्ट टाइम जब गर्दैछु अन्त त्यहाँबाट मलाई जति पनि पकेट मनी आउँछ त्यसको चाहिँ म खर्च चाहिँ अब जस्तै कलेजको लागि भयो अन्त आफ्नै अब सानो सानो कुराहरूको लागि म त्यो पैसाहरू युज गर्छु अनि यो काम चाहिँ मैले थ्री फोर मन्थ अगाडिदेखि सुरु गरेको अनि अन्त काम पनि त्यस्तो साह्रो हुँदैन सजिलै हुन्छ अनि मेरो घर पनि बजारको नजिकै भएर मलाई जानु आउनु असुविस्ता पनि हुँदैन